हाम्रो भारतमा चाहिँ अब दसैँ भयो तिहारहरू भयो हो दुर्गा पूजाहरू यस्तोहरू मनाइन्छ हाम्रो यता चाहिँ संस्कृति उसबाट चाहिँ हो त्यहाँबाट यता माघे सँग्राति भयो अनि त त्यहाँबाट के भन्छ गाई लक्ष्मी पूजाहरू पुज्छौँ तिहारमा चाहिँ